विशेष बोट बिरुवाहरू बचाउनको निम्ति हामीले के गर्नु पर्छ भने चाहिँ अब म चाहिँ मेरो आफ्नो पक्षबाट मौसम अनुकूल अथवा हामीले वर्षा ऋतुमा रोप्ने फुलहरू वर्षा ऋतुमै रोप्नु पर्छ शीत ऋतुमा रोप्ने फुलहरू वसन्त ऋतुमा वर्षा ऋतुमा रोप्यो भने त्यो फुलहरू हामीले बचाउन सक्दैनौँ अनि हामीले शीत ऋतुमा रोप्ने फुलहरू हामीले वर्षा ऋतुमा रोप्यौँ भने पनि त्यो फुलहरू उम्रनु र बाँच्नु सक्दैन र फुलहरू जति पनि बोट बिरुवाहरू रोप्दा चाहिँ मौसम ऋतु अनुसार हेरेर रोप्ने गरे अति नै त्यसको एउटा बोट बिरुवाहरू सफल रूपले बाँच्न सक्छ र हामीले बोट बिरुवाहरू रोप्दा मल जल लाएर मात्र हुँदैन हामीले बोट बिरुवालाई प्रथमतः जल मलको अनिवार्य छँदैछ त्यसलाई हामीले वरिपरि बारबेर गरे मात्रै त्यो बोट बिरुवाहरूको संरक्षण हुने गर्छ र हामीले बोट बिरुवाहरू मौसम अनुकूल मौसम गर्मी महिनामा रोप्ने फुलहरू गर्मी महिनामा रोप्नु पऱ्यो हिउँदो महिनामा ठन्डा महिनामा रोप्ने फुलहरू हामीले ठन्डा महिनामा रोप्नु पऱ्यो यी चिजहरूलाई अन्दाज गरेर त्यहाँ मलजल र हामीले बारबेर गरेर यसरी हामीले ऋतु अनुसार फुलहरू बोट बिरुवा लाउन सकिन्छ र यसरी हामीले कुनै पनि बोट बिरुवा लगाउँदा चाहिँ मल माटो मलजल अन्त त्यसको फेन्सिङहरू अथवा बारबेरहरू गरेर त्यसरी हामी आफ्नो गाउँ बस्तीमा घर बोट ब घर वरिपरि आँगन वरिपरि बगैँचाहरूमा यसरी हामीले बोट बिरुवाहरू संरक्षण गरिरहेका छौँ र यसरी नै म सबैलाई यही मेरो एउटा एड्भाइस भनौँ अथवा म जानकारी गराउन चहान्छु कुनै पनि बोट बिरुवा रोप्दा चाहिँ मौसम हेरेर अनि त्यसलाई मलजल लगाएर त्यसलाई हामीले बारबेर गरे मात्रै बोट बिरुवाको सही संरक्षण र त्यसले सही समयमा फल्ने अथवा फुल्ने छ